म आफू बसेको ठाउँको कुरा गर्दाखेरि म आफू बसेको ठाउँ भनेको चाहिँ पाहाड र मधेसको सङ्गम स्थल छ जहाँनिर चाहिँ सुपारी पनि हुन्छ सुन्तला पनि हुन्छ एउटै गह्रामा र त्यस्तो खालको एउटा कछार भन्ने जुन चाहिँ एउटा भनिन्छ र कछार हो र यहाँदेखि म बसेको मेरो गाउँदेखि नजिकमा कुनै त्यस्तो हिमालहरू त पर्दैन कालिम्पोङ जिल्लामा त यहाँदेखि हिमाल पर्ने भनेको त्यही माउन्ट एभरेस्ट हो र यहाँनिर भने सानो सानो सानो तिनो पाहाड पर्वतहरू पक्कै पनि छ र यहाँनिर पर्यटकहरू आउने ठाउँ भनेको कालिम्पोङतिर जुन चाहिँ रहेको छ मठ मन्दिरहरू त्यहाँदेखि भएन त्यहाँ यो हाम्रो विशेष कालिम्पोङदेखि यो गोरुबथान जुन चाहिँ ब्लक छ गोरुबथानको सेरोफेरोमा दालिमगढी पाँच पोखरी र यो झन्डी डाँडा जो चाहिँ एउटा ऐतिहासिक स्थानहरू मानिन्छ किनभनेदेखि दालिमगढीमा भोटे राजा र झन्डी डाँडा चाहिँ ब्रिटिसहरूको जुन चाहिँ युद्ध भएको थियो र झन्डी डाँडाबाट र दालिममा जुन चाहिँ युद्धहरू भएको थियो त्यो चाहिँ पर्यटक स्थलहरू राम्रो छ यहाँनिर तर अहिलेसम्म त्यस्तो पर्यटकहरूको टुरिस्टहरूको त्यति राम्रो बिकास बिकास चाहिँ भइसकेको छैन र भविष्यमा हुन्छ भन्ने आशा गरेका छौँ